हाम्रो गाउँमा डान्स गर्ने जग्गा छैन डान्स डान्सरहरू थुप्रो छ तर पनि हाम्रो यता गाउँतिर डान्स क्लबहरू बनाएको छैन हामीलाई साह्रो हुन्छ